म साथीहरूको समूहमा वा अन्य सवारहरूसँग बाइकिङ यात्रामा दुई तिनचोटि गएको छु त्यस यात्रामा जाँदा हाम्रो यस तयारी र योजना यात्राको तयारी र योजना कसरी बन्यो भन्दा एकचोटिको कुरा गर्छु हामी यस्ता व्यस्त कार्यक्रमहरूका समयमा हामी धेैरैजसो जाने गर्दैनौँ जब सबैजना फ्री हुन्छ त्यस समय मात्रै जाने गर्छौँ र त्यसमा कसरी भयो भन्दा एकजना साथीले त्यो ठाउँको बारेमा सुनेका थिए र त्यस ठाउँको बाारेमा सुनेको बेला हामीलाई पनि जान मन लाग्यो र सबैजना छुट्टीमा भएका हुनाले प्लान मिलायौँ अनि प्लान मिलाएर हामी आज प्लान मिल्यो भोलिपल्ट हामी हिँडी पनि हाल्यौँ त्यसरी हाम्रो यात्रा आरम्भ हुन्छ जहीँ जहिले पनि अगाडिदेखि प्लान अगाडिदेखि यात्राको तयारी र योजना गर्दा कहिले हुँदैन र अचानक बनाउँछौँ र हामी गई पनि हाल्छौँ